प्रोग्रामको बारेमा भन्दाखेरि चाहिँ प्रोग्राममा मैले धेरै मान्छे मान्छेहरू थियो अनि धेरै मानिसहरू भेला भएको थियो प्रोग्राममा मैले खाना बनाएको थिएँ अनि प्रोग्राममा प्रोग्राम भन्दाखेरि चर्चको प्रोग्राममा चाहिँ मैले धेरै मान्छेहरू थियो मन्डलीहरू थियो अनि उहाँहरूको लागि चाहिँ मैले मैले नै खाना बनाएको थिएँ अनि राम्रो राम्रो खानाहरू बनाएको थिएँ सब्जी दाल तरकारी चिकन चिल्ली अनि थुप्रो आइटम आइटमको मासुहरू थियो अनि मैले त्यो त्यो खानाहरू चाहिँ सबै मैले बनाएको थिएँ अनि ठुल्ठुलो मान्छेहरू आएको थियो त्यो मा मानिसहरूको लागि पनि मैले खाना बनाएको थिएँ अनि दिसम्बर दिसम्बर जनवरी पच्चिस तारिकको दिन चाहिँ मैले हाम्रो चर्चमा प्रोग्राम रा राखेको थियो अनि त्यो दिन चाहिँ मैले खाना खानाहरू बनाएको थिएँ त्यो दिनमा चाहिँ थुप्रै मान्छेहरू थियो आउनसकेको थियो अनि मैले खाना बनाएको त सबै मानिसहरू खुसी भएर स्वादिष्ट भएर मिठो भयो भन्दै खाना खानसकेको थियो अनि त्यो पच्चिस तारिकको दिन चाहिँ अब परमेश्वर प्रभु यिसु ख्रिस्ट जन्म जन्मदिनको हुनाले गर्दाखेरि हामीले प्रोग्राम राखेको थियौँ र राम्रो भएको थियो